मलाई चाहिँ घुम्नु चाहिँ छङ्गु सिक्किम साइड है र पेलिङ पेलिङ स्काइवकहरू खिचिबेरी लेक ऊ त्यहाँतिर जानु मन पर्छ त्यहीँनिर घुम्नु मन पर्छ किनकि छङ्गुमा चै एकदम हिउँहरू पर्छ होइनन त्यही भएर चाहिँ मलाई त्यहाँनिर घुम्नु मन पर्छ हिउँहरूसँग मतलब खेल्नु मन पर्छ मजा लाग्छ अहिलेसम्म अनुभव गरेको छुइनँ त्यसै कारणले मलाई त्यता छङ्गु साइड घुम्नु मन पर्छ र पेलिङ र पेलिङ चाहिँ त्यो स्काइवक स्काइवक छ अरे र मैले आइलेसम्म अनुभव पनि गरेको छुइनँ है स्काइवकको के कस्तो त्यही भएर चाहिँ एकताल चाहिँ अनुभव गर्नु मन छ त्यता घुम्नु गएर र खिचिबेरी लेक चाहिँ मैले सुनेको थिएँ त्यहाँनिर एउटा लेक छ अरे खोला छ अरे र त्यहाँ चाहिँ कतैबाट पनि पानी आउँदैन अरे है र टाढाबाट हेर्दाखेरि माथि यो भगवान् भगवान्को खुट्टाको सेप छ अरे है शिवजी भगवान्को र त्यही भएर चाहिँ मलाई तिनीहरू हेर्नु मन परेको छ है अनुभव गर्न मन परेको छ एउटा एक्सपिरियन्स लिनु मन परेको छ के कस्तो हो त्यही भएर चाहिँ मलाई तिनीहरू जग्गाहरूमा जानु मन मन पर्छ घुम्नु मन पर्छ